अनलाइन शिक्षा र कोचिङद्वारा चाहिँ बाल बालिकाको जीवनमा चाहिँ धेरै परिवर्तनहरू धेरै राम्रा कुराहरू र धेरै नराम्रा कुराहरू पनि भइरहेको छ जस्ले गर्दाखेरि अनलाइनमा चाहिँ धेरै कुराहरू सिक्न त सक्छन् सिकिरहेकै नै छन् तर अब क्लासमा गएर फेस टु फेस त्यो मास ग्यादरिङमा जुन सिक्छ त्यस्तो चाहिँ सिक्दैन अनलाइनमा स्कुलमा गएर साथीहरूसँग एउटा डेक्समा बसेर फेस टु फेस होइन पर्सनल मीटिङहरू जुन हुन्छ टिचर र स्टुडेन्टमाझ त्यस्तो चाहिँ अनलाइनमा चै हुँदैन अनलाइनले गर्दाखेरि धेरै स्टुडेन्टहरू धेरै स्टुडेन्टेहरू नेपालीमा लेख्न सक्दैनन् पढ्न सक्दैनन् धेरै कुराहरू म्याथमेटिक्स क्यालकुलेसनहरू गर्न सक्दैनन् अनि यस्तै धेरै प्रकारको कमीहरूले गर्दाखेरि चाहिँ आज पढाइमा पनि धेरै नै उन्नति होइन तर उन्नतिको पतन भएर गइरहेको छ उन्नति होइन तर पढाइको चाहिँ पतन भइरहेको पाइरहेको छ नानीहरू पढ्न सक्दैनन् नेपाली लेख्न सक्दैनन् अनि अनलाइनमा भइहाल्छ भन्ने त्यो एउटा सोच बिचारले गर्दाखेरि चाहिँ उनीहरू चाहिँ जुन मास ग्यादरिङ हुन्छ बाहिर खेल्नु बाहिर निस्किनु बाहिर गएर खेलकुद गर्नु साथीहरूसँग ती सबै चाहिँ भइ भएको छैन ती उनीहरू चाहिँ फोनमै झुन्डिएर क्लास गरेको र फोनमै भित्रै रुममै अल्झिरहेको एस्तो प्रभावहरू परिरहेको छ फोनले गर्दाखेरि ठुलो डिस्ट्र्याकसन भइरहेको छ